हेलो के यो अञ्चल रेस्टुरेन्ट पर्यो ए नमस्कार म मेरा केही साथीहरूसँग लिएर हजुरको रेस्टुरेन्टमा खाना खानको निम्ति आउने विचार गरिरहेको थिएँ वास्तवमा मेरो साथीको जन्मदिन परेको हुनाले हामी उनको निम्ति खानाको व्यवस्था गरिरहेका छौँ यो सोचले यहाँको रेस्टुरेन्टभित्र आएर हामी सपरिवार साथसाथमा केही साथीहरू खाना खाने योजनाहरू बनाइरहेका छौँ त आगामी चौबिस तारिकको दिन यहाँको रेस्टुरेन्टमा टेबल मिल्ला धन्यवाद त्यस त्यसको निम्ति केही प्री बुकिङ गर्नुपर्छ हवस् त यदि मैले गाडी लिएर आउँछु भने त्यहाँ गाडी राख्ने केही सुविधा होला धन्यवाद र आउने र बन्द हुने समय अर्थात् रेस्टुरेन्ट खोलिने र रेस्टुरेन्ट बन्द हुने समय कृपया बताइदिनु हुन्छ धन्यवाद